हेलो को बोल्नुभएको हो हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न हजुर जयगाउँ टु कालिम्पोङ डाइरेक्ट बस पनि पाउनुहुन्छ तपाईँले स्टेट बस कति बजी जयगाउँबाट चाहिँ बिहान सात बजी हिँड्छ हो अनि कालिम्पोङ चाहिँ साढे बाह्र एक बजीखेर आइपुग्छ अन्त त्यो मात्रै होइन तपाईँ उइसमा बलेरोहरूमा पनि आउनु सक्नुहुन्छ डाइरेक्टै छ जयगाउँ टु कालिम्पोङ होइन अन्त तपाईँहरू अर अरू अरू अलगै पनि आउनुहुन्छ भने पनि छ तर त्यसको लागि चाहिँ तपाईँ सिलगढी गएर सिलगढीबाट यहाँ कालिम्पोङ जाने गाडी बसगाडीमा चढ्नुपर्छ अनि तपाईँ केमा आउनु हुने डाइरेक्टमा आउनुहुने हजुर हजुर बसभन्दा चाहिँ तपाईँ बलेरोमा आउनु भयो भने सजिलो हुन्छ हजुर बलेरो बलेरोको सात बजी हिँड्छ जयगाउँबाट कालिम्पोङ बाह्र बजी जग्गाहरू घुम्नुको लागि डेलो भयो दुर्पिन भयो रेली खोला भयो साइन्स सिटी भयो मङ्गलधाम थुप्रो छ डेलो डेलो चाहिँ मेन्ली चाहिँ प्याराग्लाइडिङको लागि त्यहाँ ट्वेन्टी फाइभ हन्ड्रेड हजुर हजुर हुन्छ हजुर तपाईँ कति तारिक आउनुहुन्छ हजुर तपाईँ सबैतिर घुम्नुहुने ए हुन्छ हजुर ब कहाँ बस्नुहुन्छ होमस्टे होमस्टे थुप्रै छ यहाँ बजारको छेउमा पनि छ यहाँ दुर्पिन छेउतिर थुप्रो छ होमस्टेहरू तपाईँ आउनुहोस् न म तपाईँहरूलाई एरेन्ज गरिदिई राख्छु हजुर हुन्छ हुन्छ